मैले नृत्य प्रति प्रतियोगितामा चाहिँ भाग लिएको छुइनँ अब हाम्रो डान्स क्लासबाट हामीलाई चाहिँ अरू अरू प्रेग्रामहरूतिर चाहिँ अब जस्तै कुनै ठुल ठुलो गेस्टहरूलाई अब हामीले डान्सहरू देखाउनुको लागि चाहिँ हाम्रो डान्स क्लासबाट हामीलाई लिएर जानु हुन्छ राजेन गुरूङ सरले अन्त हामीले दुईवटा जस्तो प्रोगाम पनि गऱ्यो एउटा हामीले अस्ति डेलोमा गऱ्यो त्यसको बादमा हामीले यहीँ कालिम्पोङको मेला ग्राउन्डमा पनि गऱ्यो अन्त एउटा हामीले टाउन हलमा पनि गऱ्यो त्यहाँ गर्दा चाहिँ हाम्रो अब एउटा डान्सको ग्रुप नै छ हाम्रो अब जस्तै सबैजना केटी केटीको मात्रै छ हाम्रो गर्लस्को मात्रै अनि हामी सबैजनालाई चाहिँ एउटा ग्रुपमा डान्स गर्नुपर्छ अब ग्रुपमा डान्स गर्दा चाहिँ मजा आउँछ सिकाउँदाखेरि पनि मजा आउँछ सबैजना फ्रयान्क खाल्के छ सबैजना मिलेर बस्छ हामीसँग अन्त डान्सहरू गर्दाखेरि पनि हामीलाई फर्स्टमा चाहिँ अब अलिकति भए पनि अप्ठ्यारो लाग्यो किनभने हामी फर्स्ट टाइम कहीँ एटेन्ड गर्दै थियो प्रो प्रोग्राम अन्त फर्स्टमा चाहिँ अलिकति अप्ठ्यारो भयो त्यहाँदेखि सेकेन्ड टाइम थर्ड टाइमदेखि चाहिँ हामीलाई अब कन्फिडेन्ट आयो कि अर्को अरूको अगाडि पनि हामी डान्स गर्नुसक्छ भनेर त्यो पछि चाहिँ हामीले अब डान्स गर्दै गर्दै अब हाम्रो फेरि अब कहिले प्रोग्राम हुन्छ त्यहाँनिर पनि हामी अब डान्स एटेन्ड गर्नु छ त्यसको लागि हामी प्रयाक्टिसहरू पनि गर्दैछ डान्स क्लास गएर